औ मैले एउटा नि ज्याकेट किनेको थिएँ कि साह्रै राम्रो ओद्लाबाडीबाट किनेको हो अनि अनि त्यो ज्याकेट यस्तो राम्रो थियो कि त्यसको रङ पनि एकदमै राम्रो अनि न्यानो पनि एकदमै न्यानो मैले यो लगाएर कालीझोडामा गएको थिएँ त्यहाँनिर पनि केटाहरूले सबै साथीहरूले पुरा मनपरायो अनि उहाँहरूले भन्नुथाल्यो मलाई यो ज्याकेट दिनु नि बरू जति पैसा हुन्छ म दिन्छु भनेर भन्यो हो तर मैले दिइनँ अनि उहाँलाई भने मैले ज्याकेट किन्नु हो भने चाहिँ त्यहाँ जानुपर्छ राम्रो राम्रो पाउँछ ज्याकेटहरू अनि फेरि मैले मेरो छोराले पनि देख्यो अनि मेरो छोराले पनि भन्यो बाबा मलाई दिनु नि म बरू पैसै दिन्छु तपाईँलाई भनेर भन्यो अन्त मैले भने हेर छोरा म तँलाई दिनु सक्दिनँ तर म तँलाई त्यहीँ लगेर म एउटा ज्याकेट राम्रो ज्याकेट योभन्दा पनि राम्रो किनिदिन्छु भनेर मैले त्यसलाई भनेँ साथीहरू पनि पुरा मलाई एकदमै फकाइरहेको थियो यो ज्याकेट मलाई दिनु यो ज्याकेट मलाई दिनु भनेर अनि साथीहरूलाई पनि मैले त्यही नै भनेँ ज्याकेट किन्नु हो भने चाहिँ मसित जानु म राम्रो ज्याकेट किनेर त्यहाँनिर म उयो गराइदिन्छु भनेर भनेँ त्यो ज्याकेट चाहिँ एकदमै ठन्डामा न्यानो न न्यानो हुने रङ पनि नजाने एकदमै राम्रो ज्याकेट सबैले मनपरायो घरको ले पनि पुरा मनपरायो अनि साथीहरूलाई पनि अब म ज्याकेट किन्नुपऱ्यो भने म त्यहीँ लगेर नै साथीहरूलाई पनि चोइस गराइदिन्छु